कालिम्पोङ जिल्लाभित्रको हावापानीहरू चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अहिलेसम्म त ठिकै छ है अहिलेसम्म त ठिकै छ अन्त गरम महिनामा गरमै हुन्छ जाडो महिनामा जाडै हुन्छ होइन कोही बेला ना पानीहरू पनि परिहाल्छ अन्त पहिला कोरोनाको टाइम त्यो कोरोनाको टाइमभन्दा चाहिँ अहिले चाहिँ निकै गरम नै चढेको छ जस्तो लाग्दैछ होइन गरम निकै गरमै छ अँ त्यस्तै सत्ताइस अट्ठाइस डिग्रीहरू पुग्छ होइन गरम पनि निकै गरमै छ अन्त अहिले गरम त गरमै छ अन्त कोही बेला पानीहरू पनि परिहाल्छ होइन अन्त त्यस्तो जाडो पनि हुँदैन अन्त त्यस्तो गरम पनि हुँदैन अलिक ठिकै त ठिकै छ अन्त अन्तमा अन्त यो मानिसहरूलाई चाहिँ होइन अन्त के प्रभाव पार्छ भन्दाखेरि चाहिँ ए मौसमले चाहिँ के प्रभाव पार्छ भन्दाखेरि चाहिँ अहिले बेसी घाम बेसी घाम लागिहाल्यो भने पनि होइन अन्त अन्नबालीहरू सुक्छ होइन त्यस्तो उयो गर्नुदिँदैन उ उब्जाउ गर्नुदिँदैन बेसी घाम लाग्यो भने है अन्त हामीले के के खेतीहरू गरेको हुन्छौँ होइन त्यस्तोहरू पनि छिटो सुक्छ अन्त हामीले अलैँचीहरू लगाएको हुन्छौँ होइन त्यो अलैँचीहरू पनि सुकिहाल्छ अन्त पानीहरू अन्त त्यसै गरेर अँ त्यस्तै प्रभावहरू पार्छ अन्त त्यस्तै प्रभाव पार्छ अन्त पहिलाको भन्दा परिवर्तन चाहिँ के देख्छु भन्दाखेरि चाहिँ अहिले निकै गरमहरू पनि चढेको छ होइन अहिले निकै पोल्युसनहरू फैलिएर पनि होला सायद त्यस्तो लाग्छ रुखहरू बेसी काटेर होइन के के पोल्युसनहरू ज्यादा भएर अँ त्यस्तै भएर लाग्छ मलाई चाहिँ अब पोल्युसनहरू पनि ज्यादा हुँदैछ होइन त्यही भएर गरमहरू पनि पुरा बेसी गरम चढेको छ